मैले अस्ति भर्खर एउटा ट्र्याक किनेको थिएँ त्यो ट्र्याक चाहिँ त्यो अलिक मनपरेन क्वालिटी अलिक राम्रो थिएन भुवा उठ्ने चेनहरू पनि अलिक नराम्रो सिलाइहरू उध्रिएको अलिक क्वालिटी त्यत्ति राम्रो थिएन त्यो चाहिँ अब फर्काउनु

भनेको सोचेको